हजुर मैले स्कुलमा आइन्स् आइन्स्टाइनको बारेमा प पढेको थिएँ उहाँले धेरै कुराहरू गर्नु भएको थियो धेरै कुरा खोजेर निकाल्नु भएको थियो म्याथको फोर्मुलाहरू खोजेर निकाल्नु भयो